ए भन्नुहोस् न

ए भन्नुहोस् न हजुर हजुर ए दार्जिलिङको भन्नु भएको हजुर दार्जिलिङमा त अब होटेलहरू त निकै छ हो अन्त चिनाजान होटेलहरूइ छ नि त अन्त त्यहाँनिर यहाँनिर चाहिँ त्यो रक गार्डनहरू छ होइन धुम्नु जानेहरू बिहानको चाहिँ त्यहाँनिर अब सनराइजहरू माथि अब यहाँ टाइगर हिलतिर होइन बिहान चाहिँ अब साढे तिन तिर जानुपर्छ गाडी त यहीँ हुन्छ तपाईँहरू चाहिँ कति दिनको चाहिँ आउनु हुन्थ्यो टुरमा चाहिँ हजुर हजुर छ त हजुर हजुर हजुर छ आउनुहोस् न अन्त कहिले आउनुहुन्छ ए प्लानिङ प्लानिङ प्लानिङ चल्दैछ तपाईँहरूको ए हजर टकभरै हो हजुर त्यहाँ छ त राम्रै जग्गाहरू छ हौ आउनुहोस् न तपाईँहरूलाई एकदमै रिजनेबल दाममा हो मिलाइदिने काम चाहिँ अब मेरो हुन्छ नि त तपाईँहरूलाई कतिजना आउनुहुन्छ तपाईँहरू हजुर मिरिक मिरिक पनि राम्रो छ त्यहाँनिर त्यो मिरिक झिलहरू छ हो अन्त त्यही स्विमिङ बोटहरू छ त्यहीँनिर पनि आउनु सक्नुहुन्छ तपाईँ ए हजर छजना आउँनुहुन्छ कतिजना गर्ल्स कतिजना बोइस ए हजुर ठिकै छ त अन्त आउनुहोस् न त अन्त ए तिन छजना चाहिँ आउनुहुन्छ भने पछि अलिक टाइम चाहिँ तपाईँहरूको छ है ए हजुर हजुर हजुर हजुर बस्ने त अब यहाँ दार्जिलिङ होटेलतिरै बस्नुपर्छ जग्गाहरू पाउँछ नि त हजुर हजुर मिरिक पनि डुल्नुहुन्छ आउनुहोस् न हुन्छ हुन्छ हुन्छ